हेलो दाजु तपाईँ निम्तो रेस्टुरेन्टबाट बोल्नु भएको हो एक्चुली मैले अघि नि धेरै कुराहरू उयो भएछ कि छुटेछ कि मेरो अर्डरमा मैले अघि चिकन फ्राइड राइस अन्त बर्गर र पिज्जा मँगाएको थिएँ त्यसमा चाहिँ कोल्ड ड्रिङ्क्सहरू एकदुईवटा थपेर पठाइदिनोस् न ल मैले अघि दिएकै एड्रेसमा कोल्ड ड्रिङ्क्समा चाहिँ एउटा पेप्सी अन्त फेरि कोकोकोला त्यहाँबाट एउटा माजा पठाइदिनोस् न ल